बहिनी तपाईँ आजकल बजार जानुहुँदैछ होइन हौ बहिनी मैले एउटा सारी ल्याएको थिएँ कि भीम स्टोरबाट मज्जाको रहेछ हौ पातला खालको हो शरीरमा पनि टक्कै मिल्ने अनि दाम पनि त्यति सारो बेसी होइन मज्जाको कलर लाग्यो कि अन्त भयो भने तपाईँ ल्याउनु इच्छा छ भने जाऔँ त्यहीँ ल्याउनुहोस् तपाईँलाई पनि मनपर्ने त्यति बेसि दाम पनि होइन ठिक्कै दामको तर राम्रो खाल्को शरीरमा ठिकै मिल्ने खालको रहेछ हौ बहिनी अँ जाऔँ न शनिबारतिर ल हुन्छ बहिनी गएर हेरेर ल्याउनुहोस् न